हेलो यो सिलगढी विशाल रेस्टुरेन्ट हो तपाईँहरूको ए हजुर हजुर अँ त्यो तपाईँको त्यो रेस्टुरेन्टको खाना एकदमै राम्रो लाग्यो सबै चिजहरू खानाको आइटमहरू पनि साह्रै मजाको रहेछ हो र अन्त मेरो साथीहरू छन् त त्यहाँ सालुगडानिर इसाबेला स्कुलको छेउमा र अन्त यो खाना चाहिँ त्यसमा तपाईँको खसीको मासु अन्त रुई माछा भात अब दाल सब्जीहरू अनि अब चटनी सटनीहरू यस्तो पेक गरेर ल्याइदिन सक्नुहुन्छ तपाईँ त्यो इस सालुगडाको इसाबेला स्कुलको छेउमा एड्रेस छ हाम्रो त्यहां आउँदा त्यहीँ इसाबेला स्कुलमा आउँदा भइहाल्छ र अन्त दाम पनि ठिकै लगाइदिनु होस् यो विशाल रेस्टुरेन्ट चाहिँ साह्रै मनपर्यो मलाई सिलगढीको साह्रै राम्रो लाग्यो र अन्त ल्याइदिनु ल्याइदिनु होस् ल त्यहाँ मतलब त्यो मेरो साथीहरूले सबैले अस्ति मैले खुवाएको थिएँ साह्रै मनपरायो त अन्त मैले तपाईँकैमा अर्डर गरेको ल